विज्ञान र प्रविधिको आविष्कारले चाहिँ मलाई जीवनमा अब धेरैभन्दा धैरे अब राम्रो सजिलो बनाएको छ है अब सजिलो अब अर्को अब यो संसारै अब साइन्स र अब उयोसले चाहिँ है टेक्नोलोजीले चाहिँ अर्कै बनाइसकेको छन् अब अहिले हामीले अब घरमा बसी बसी है फोनमा देश विदेश देख्न सक्छौँ कति सजिलो छ मलाई आफ्नो अब सुविधा भन्नुपर्दा चाहिँ अब अब यो स्मार्टफोन नै जस्तो लाग्छ अब यो फोन अब फोनले है कति सजिलो एकअर्कामा बातचित गराउन छुटेका हाम्रा अब विदेशमा भएका दाजुभाइ आमा बाउहरूसँग सोझै अबो सम्पर्क गर्नुसक्छ कति सजिलो छ अनि हामीले अर्को देशमा पनि भएका हाम्रा हाम्रो भाइहरू हाम्रो दाजुहरू आफ्नो देशको रक्षाका निम्ति गएका उयोसहरूलाई सँग अब कति जोड्न सजिलो बनाएको छ यो फोनहरू नभएको भए आज हाम्रो गाउँले जीवनहरू अब कस्तो अब उयो भएको छ र अब यो फोनले चाहिँ हामीलाई जोडिनमा सहयोग पुऱ्याएको छ है जस्तै अब अब भन्नु पर्ने भने यो अहिले तपाईँहरूसँग अब जोडिनका कारण पनि यही स्मार्टफोन नै मलाई लाग्छ है अर्को सुविधा पुऱ्याएको भन्दा चाहिँ टिभीले पनि हामीलाई धेरै सुविधा पुऱ्याएको छ अब यो टिभीले टिभीमार्फत अब हामीले धेरै रमाइलो गर्न सकिन्छ अनि अब चलचित्रदेखि लिएर संसारमा भएको सबै है अहिले अब अस्ति भएका पर अब प्रलयको दुर्घटनाहरू अनि अब अहिले भरे अब देश विदेशसँग भइरहेका लडाइँ झगडा हामीमाथि सोझै देख्न पाइन्छन् यहीँ प्रविधिको कारणले घर बसीबसी धैरेवटा कुरा जान्न र बुझ्न पनि सकेका छौँ अहिलेको विज्ञान र अब प्रविधिको गरेको उन्नतिको कारण त अब उल्लेख गरिसक्नु छैन आज विज्ञानको कारणले हामीलाई रोगहरू अब कस्तो कस्तोहरू आयो होइन रोग महामारी अब कोरोना जस्तो क्यान्सर कोरोना है अब कस्तो ठुलठुलो रोगहरूबाट पनि बचाएको छ अन्त अनि अब विज्ञानको अब चमत्कारले अब है अब हवाई यात्राहरूबाट पनि हामीलाई कति सुविधा छ अब हामीले हवाई यात्रा गर्दाखेरि कति चाँडोभन्दा चाँडो सोचेको भन्दाखेरि समय अगाडि पुगेर हामीले धेरै राम्रो र उन्नति गर्नुसकेका छौँ र हामीलाई धेरै सुविधा पनि अबो यो विज्ञानले विज्ञान प्रविधि अब यो टेक्नोलोजीले चाहिँ अब प्रविधिको कारणले हामीलाई धेरै सुविधा पुऱ्याएको छन् र अब हामीलाई बाँच्न पनि अब यो साइन्सले साइन्सले अब ठुलठुलो डाक्टरहरूले अब हामीलाई धेरैवटा रोगको दबाई पानीको उपचारहरू गरेर चाहिँ अब बाच्नमा चाहिँ सहयोग गरेको छन्